हेलो हजुर हजुर म अर्पण फाइभ स्टार होटेलको म्यानेजर बोल्नुभएको तपाईँ ए हजुर ए हजुर हजुर फाइभ स्टार होटेल हो होटेलमा रुमहरू त राम्रो छ एकदम नानीहरू छ भने त्यहाँ अलग्गै छ त्यसको रुम नानीहरू भएको हो फ्री वाइफाई तपाईँले फेरि बाथरुमहरूमा गिजरहरू पाइहाल्नुहुन्छ हजुर हर रुममा टिभीहरू पनि छ हजुर छ त्यो जिमको ऊ यसहरू पनि स्विमिङ पुलहरू सब पाउनुहुन्छ तपाईँले जे भन्नुहुन्छ त्यही हुन्छ तर प्रायः हामीले सेन्डविच ओरेन्ज जुसहरू दिन्छ अन्त भात मासु जे पकाउनु पनि सक्नुहुन्छ त्यहाँ हामी तपाईँलाई मेन्यु दिन्छौँ मेन्यु कार्ड दिनेछु बुफे सिस्टम गरेर राख्छ हामी बुफे सिस्टम गरेर राख्छ हामी हजुर सेल्फ सर्भिस आफ्नो आफ्नो इच्छा अनुसार खानु पायो स्न्याक्स टाइममा पनि सेल्फ सर्भिसै हुन्छ त्यहाँ चिप्स खानेले चिप्स अब बिस्किट खानेले बिस्किट पिज्जा पिज्जाहरू पनि हुन्छ त्यति बेला बर्गरहरू कफी चिया खानेले चिया

हजुर डिनरमा पनि सबै बारहरू पनि भेट्टाउनु हुनेछ

पाँच हजार

एउटा रुमको एउटा रुमको

पाँचजना हजुर आरामले अँट्छ ठुलो छ नि रुम त ए हजुर कहिले आउनुहुन्छ हुन्छ म अलिक त्यहाँ हेरेर डिस्काउन्टहरू पनि गरिदिन्छु नि हजुर कहिले आउनुहुन्छ होला है आज दुई अक्टोबर हजुर ए हुन्छ हुन्छ हजुर पठाइदिन्छु नि तर ड्राइभरलाई टिप्स चाहिँ दिनुपर्छ है हुन्छ हुन्छ पाँच तारिख भेटौँ हुन्छ